म चाहिँ अब सामाजिक सन्जाल प्लेटफर्महरूमा चाहिँ अब प्रायःजस्तो चाहिँ म चाहिँ अब फेसबुक इन्स्टाग्राम अनि के अरे उयोहरू युट्युबहरू हेर्ने गर्छु अन्त फेसबुकबाट चाहिँ तपाईँहरूको अब अब कता कता के के घटनाहरू भइरहेको छ है कति नान अब कस्तो कस्तो खालको अब सामाजिक उयोहरू चलिरहेको होइन अब त्योबाट त्यो फेसबुकबाट चाहिँ हामी धेरै प्रकारको न्युजहरू चाहिँ अब होइन देख्नु पाउँछौँ हामीलाई थाहा हुन्छ कतिवटा न थाहा न जानेको न न देखेको नसुनेको कुरोहरू चाहिँ हामी त्यो फेसबुकबाट चाहिँ देखेर अब सुन्ने गर्छौँ होइन अन्त अब तपाईँको उयोबाट चाहिँ अब इन्स्टाग्रामबाट चाहिँ अब धेरै प्रकारको अब कतिवटा अब उयोहरू हेर्ने हेरेर होइन सिक्ने गर्छौँ अब इन्स्टाग्राममा मान्छेले प्रायःजस्तो होइन रिल्सहरू बनाउने गर्छ अब त्यो अब रिल्सहरू कस्तो बनाउँछ कस्तो टाइपले है त्योहरू हेरेर हामी पनि अब त्यही तरिकाले अब रिल्सहरू बनाउने अँ हेर्ने गर गर्छौँ त्यसबाट पनि अब हामीले आनन्द अब राम्रो लाग्छ है अन्त युट्युबबाट अब धेरै प्रकारको प्रोग्रामहरू होइन अहिले अब उयसमा टिभीबाट टिभीमा सोहरू भइरहेको हुन्छ होइन त्यो त हामी टिभी हेर्नु हेर्नु सकेनौँ भने पनि अब युट्युबबाट हामीले हेरेर चाहिँ आफ्नो अब उयो मनोरञ्जन चाहिँ लिने गर्छौँ धेरै प्रकारको सोहरू हेरेर